अब मलाई छोरीहरूले लग्यो उता घुमाउनु युपी लग्यो ट्रेनमै चढाएर लग्यो हाम् म उता घुम्यो हामी पुरा घुम्यो अयोध्या गयो यता कता कता घुम्नु गयो हामी अब लखनउहरू घुम्यो धेरैतिर घुम्यो हामीलाई मलाई मज्जा लाग्यो मेरो छोरीहरूले लग्यो मलाई मज्जा लाग्यो त्यहाँ राम्रो लाग्यो घुम्यौँ फिऱ्यौँ अब टाडो टाडो त जानु सक्यौँन त्यही लखनउ अयोध्या त्यहाँ गयौँ घुम्यौँ त्यहाँदेखि यता आएर यस्तो के रे इलाहाबादतिर गयो धेरै राम्रो लाग्यो धेरैतिर घुम्यौँ

अब मेरो छोराछोरीहरूलाई अब मलाई घुम्नु मन लाग्यो फेरि जानु मन लाग्यो भने अब छोरीहरूलाई नै भन्छु नातिनीहरूलाई नै भन्छु मलाई लैजा नानी घुमाउनु मलाई घुम्नु मन लाग्यो अब बुढाबुढी मान्छे अब एक ठाउँ बसिरहनु वाक्कै लाग्छ त्यहाँदेखि अब घुम्नु मन लाग्छ अब लैजा मलाई अब घुमाउनु राम्रो राम्रो जग्गामा को तिमीहरूले चिनेको जानेको जग्गामा लैजा